रेबिका बहिनी बोलेको हो हिजो मैले तपाईँको दोकानबाट एउटा ब्याग लिएको थिएँ कि त्यो ब्याग एकदमै राम्रो रहेछ बहिनी घरमा पनि पुरा मन परायो गाउँमा साथीहरूले पनि पुरा मन परायो हो उनीहरू पनि किन्नु आउँछु भन्दैछ त्यस्तै टाइपको अब ब्यागहरू आयो भने मलाई दुई तिनवटा साइड ब्याग राखिदिनुहोस् ल